हाम्रो भारतको प्रधान मन्त्रीले धेरै डेभेलप ल्याउनुभएको छ धेरै बर्ष अगाडिदेखिको हाम्रो भारत धेरै नै डेभेलप भइसकेको छ धेरैवटा कुरामा जस्तो कि ग्यासको पहिला घर घरमा ग्यासहरू थिएन ग्यासहरू दिलाइदिनु भयो उहाँले अर्को ग्यासले गर्दा अब ग्यासको कतिजानाले किन्न सक्नु हुँदैन थियो कतिको घरमा ग्यासहरू थिएन आगोहरू चुलाहरू बाल्थ्यो अनि त्यही भएर सरकारले ग्यासको योजना निकालनु भयो र घर घरमा ग्यास दिने योजना बनाउनु भयो र अहिले सबैको प्राय प्राय सबैको घरमा ग्यासहरू छ अनि अर्को ग्यासकै थ्रुबाट सब्सिडी भन्ने धेरैजानाको ब्याङ्क अकाउन्टहरू थिएन पहिला आफ्नो आफ्नो ब्याङ्क अकाउन्टहरू थिएन ब्याङ्कहरू थिएन मान्छेलाई ब्याङ्कहरूको आइडिया थिएन कतिजनालाई त्यही उयसले गर्दाखेरी नै यो सब्सिडी ग्यासकै थ्रु सब्सिडी निक्ल्यो त्यसकै सब्सिडीकै थ्रुमा मान्छेले आफ्नो आफ्नो ब्याङ्क अकाउन्टहरू धेरैले खोल्यो त्यसैले गर्दाखेरिको मान्छेहरूको आफ्नो आफ्नो ब्याङ्क अकाउन्ट भयो आफ्नो आफ्नो सब्सिडी पस्ने कारणले अनि घर घरमा टोइलेटहरू थिएन टोइलेटको योजनाहरू सुरु भयो टोइलेटहरूको आफ्नो आफ्नो घरमा जो जसको पाखा जानुपर्थ्यो टोइलेटहरू गर्नको लागि घरमा टोइलेटहरू थिएन त्यसलेगर्दा सरकारले टोइलेचहरू नि दिलाइदिनु भयो सबैको आहिले प्राय प्राय सबैको घरमा आफ्नो आफ्नो टोइलेटहरू छ यो नभए पनि गभर्मेन्टलाई अहिले पनि कतिवटा चिज अपिल गऱ्यो भने गभर्मेन्टले दिलाउने विचार गर्नु हुन्छ अनि हाम्रो इन्डिया अहिले भारत धेरैवटा चिजमा अगाडि बढिसकेको छ धेरै नै डेभेलपहरू भएको छ पहिलाको हेरि पहिला भन्दा पनि दुई हजार दुई हजार सातदेखिको धेरै नै डेभेलप भएको छ हाम्रो भारतको नाम अहिले बाहिर विभिन्न देशहरूमा भारतको नाम रोसन भएको छ खेलकुद भयो गान खेलकुद भयो अन्त कलाकृतिहरू भयो कल्चर एक्टिभिटीजहरू भयो धेरैवटा कुराहरूमा हाम्रो भारत अगाडि बढिराखेको छ